मैले तपाईँको कम्पनीबाट सामान मगाएको थिएँ सामान चाहिँ डेलिभरी बोइले ठिक समयमा ल्याइदिएको थियो तर उसको व्यवहार चाहिँ मलाई एकदमै मनपरेन किनभने ऊ रिसाहा स्वभावको रहेछ किनभने ऊ मसँग रिससरी बोल्यो त्यसरी रिससरी बोलेको कारणले गर्दा चाहिँ मलाई ऊ चाहिँ ठ्याक्कै मनपरेन त्यही कारण चाहिँ मैले तपाईँलाई यो गुनासो पोखाएको